हामीलाई बिजुली छैन भने त हुँदैन नि अब फोन चार्ज गर्नुपऱ्यो टिभी हेर्नुपऱ्यो फ्रिज चलाउनुपऱ्यो फ्रिज चलाएन भने अब खाने कुरा बिग्रिन्छ फोन चार्ज गरेन भने अब बोल्नु पाउँदैन अरूसँग अब असुविधा हुन्छ अब टिभी छैन भने टाइम पास हुँदैन अन्त अब फ्यान पनि चलाउनु पऱ्यो गरममा अब फ्यान छैन भने अब गरम हुन्छ तर पनि अब त्यो बिजुली छैनै भने इन्भटर सोलर चलाएर पनि अब अलिकति बिजुली नआइन्जेलसम्म चलाउनु पऱ्यो इन्भटर चलाएर फोन चार्ज गरेर बोल्नुपऱ्यो टाइम पास गर्नुको लागिन् टिभी हेर्नुपऱ्यो खानेकुरा नबिग्रोस भनेर फ्रिज चलाउनु पऱ्यो अन्त फ्यान चलाउनु पऱ्यो बिजुली छैन भने त अब अन्धकार हुन्छ घर पनि रात परे पछि अब एकछिन त होला त्यो सोलार पनि चार्ज सकिहाल्छ सोलारको पनि इन्भटर पनि सकिहाल्छ बिजुली छैन भने अब असुविधा हुन्छ घरमा पनि अब काम पनि गर्नु सकिँदैन अरू केही कामहरू हुन्छ काम पनि गर्नु सकिँदैन अन्त फेरि असुविधा हुन्छ घरमा पनि अँध्यारो न अँध्यारो अन्धकार हुन्छ घर पनि त्यही भएर हामीलाई बिजुलीको त आवश्यक्ता छ नि बिजुली छैन भने त्यही एकछिनको लागि इन्भटर चलायो सोलार चलायो त्यो पनि सकिहाल्छ अन्त बिजुली त चाहिन्छै चाहिन्छ हामीलाई